ए डक्टर सुसान्त बोल्नुभएको हो ए तपाईँ क कहिले कहाँ हुनुहुन्छ अहिले च्याम्बरमै हुनुहुन्छ है ए अलिकति रुघा मार्की लागिरहेको थियो कि त्यसको लागि हजुर अरूलाई अहिले देखाएको छुइनँ कि अहिले भर्खर सुरु हुँदैछ अन्त तपाईँलाई कति बेला भेट्छ होला है अच्छा अच्छा त्यसको लागि कति बेलातिर आउँदा ठिक होला होइन अच्छा अच्छा म त्यसो भए म एक दुई घन्टा लाग्छ एक घन्टा लाग्छ होला कि आउनमा तपाईँ हुनुहुन्छ नि अच्छा अच्छा हुन्छ हुन्छ म एक डेढ घन्टाबादमा आइपुग्छु होला म अब घरबाट हिँड्छु कि तपाईँ च्याम्बरमै हुनुहुन्छ नि त त्यतिखेर है

हजुर हजुर होइन होइन फेरि अलिकति त्यसो भए अहिले फेरि त्यही त त्यस्तै छ कि साह्रो पार्छ होला भनेर नि यसो चेकअप गरेर ल्याएको जस्तो चाहिँ राम्रो जस्तो लाग्यो नि त

हुन्छ हवस् हवस् हवस् हुन्छ हवस् हवस् है हुन्छ